हेलो अमिर दा तपाईँको गाडीमा मैले वे मेरो ब्याग छोडेको छु कि जसमा चाहिँ मेरो इम्पोर्टेन्ट कागज र एटिएमहरू छ होइन तपाईँ अलिक त्यहाँ लास्ट सिटमा हेरिदिनुहोस् न हजुर त्यही ब्ल्याक कलरकै हो अलिक दा चेक गरिदिनुहोस् त खा एटिएमहरू छ कि छैन ए हजुर दा त्यही हो दा तपाईँ कतिखेर आउनुहुन्छ तपाईँ भोलि आउनुहुन्छ हुन्छ कि तपाईँ त्यही दोकानमा राखिदिनु सक्नुहुन्छ ए हुन्छ तपाईँ भोलि बिहान आउँदा ल्याइदिनोस् न ल तपाईँ कति खेरतिर आउनुहुन्छ ए हुन्छ तपाईँ आउँदाखेरि मलाई एकपल्ट कल गरिदिनुहोस् न ल दा हुन्छ धन्यवाद दा